अहिले अब हामी म त अब पहिला पहिला पहिला त बारी थियो अहिले बारी बारी भएको जग्गामा घर बनिएको छ घर छ घर बनाएकोले गर्दाखेरि चिजबिज हुँदैन पहिला पहिला त हुन्थ्यो पुरै अब सानो बारी भए पनि धेरै कुरा नै रोपेर खाएको हामीले अब किसिमै हुन्थ्यो सानो थियो बारी तर पनि हुन्थ्यो पुरै अब अहिले त बारी छैन सबै घरैघर बनियो घरैघर छ ज जमिन भनेको एउटा केही पनि भेट्दैन पनि माटोको जमिन त भेट्दैन पनि त्यस कारणले गर्दाखेरि अहिले त अब सानो सानो पटतिर रोप्छु माथि अब माथि उसमा छ माथि छप्परमा रोप्यो अन्त वहाँ अलिअलि उसमा पटतिर अन्त यो घरको छेउछाउमा अलिकति लगायो पटमा फुल फुलेको मनपर्छ भएको मनपर्छ त्यस कारण गर्दाखेरि फुल फुलेर अब टिपेर पनि कलशमा पनि भर्दिनँ त्यसै फुलेकै मात्रै राख्छु म कलशमा त भर्ने अरू कुरो नै छँदैछ प्लास्टिकको नै फुलहरूले भरिहाल्छु अरू त्यो फुलेको फुल चाहिँ त्यसै एउटा सजाउनको लागि डेकोरेसनको लागि त्यसै हेर्नुमा राम्रो खुसी लाग्छ फुल फुलेको देख्दा त्यस कारण फुल फुलोस् भनेर चाहिँ फुलेर अब फुलेको छ एक दुईवटा फुल फुल्छ एक दुईवटा प्लान्टहरू लगाउँछु त्यो प्लान्टहरू छ हरियो हुन्छ हरियोपरियो भएको मनपर्छ फुल फुलेको मनपर्छ त्यस कारणले अब त्यही अलिअलि पटमा लगाउँछु अरू त के लगाउनु र छैन अरू जग्गा छैन जग्गा भएको भए त अब पहिला पहिला त लगाएर खाएको पनि हो अब अहिले जग्गै छैन त्यस कारणले गर्दा ल लगाउने छैन केही पनि र यति नै लाउँछु म अरू लगाउने कुरा त केही पनि छैन होइन त भएपछि त के हुन्छ